मलाई खेतिपातीमा मनपर्ने पक्ष चाहिँ के हो भन्दा चाहिँ नि काम गर्दाखेरि चाहिँ स्वतन्त्र रूपमा म काम गर्न सक्छु त्यो नै मलाई मेरो लागि चाहिँ मनपर्ने कुरा हो अनि अर्को कुरो चाहिँ खेतिपातीमा लाग्दखेरि चाहिँ के के चाहिँ कुराले म खुसी हुन्छु भन्दाखेरि चाहिँ जब समय समयमा चाहिँ पानी पर्छ हो अनि समयमा घाम लागिदिन्छ अनि जब भनेको जस्तै भइदिन्छ तब चाहिँ मलाई खुसी लाग्छ